हेलो म्याम म रिता शर्मा बोलेको जर्नलिस्ट हो म एउटा अनि मैले तपाईँको नम्बर एउटा दिदीकोबाट पाएको उनले भन्नुभयो तपाईँलाई यो हेल्थ केयर सेन्टरहरूको बारेमा अलिक थाह छ भनेर नलेज छ त्यसको बारेमा त्यही लागि मैले तपाईँलाई कल गरेको म्याम तपाईँ दार्जिलिङमा बस्नुहुन्छ नि तपाईँलाई अलिक नलेज छ भनेर मलाई यो यो हेल्थ सेन्टहरूको बारेमा जान्नु छ दार्जिलिङमा कस्तो हेल्थ सेन्टरहरू छ त्यसको बारेमा जान्न छ कतिको फेसिलिटीजहरू मान्छेहरूले पाउँछन् भनेर जान्न छ हजुर

ए हजुर अन्त तपाईँलाई चाहिँ के लाग्छ कि त्यहाँ दार्जिलिङको गभर्नमेन्टले के चाहिँ चेन्ज गर्नु पर्छ यसको हटाउनुको लागि के तपाईँलाई यस्तो लाग्छ कि हरेक गाउँमा एउटा सानो सानो हस्पिटल चाहिँ हुनै पर्छ भनेर हजुर हजुर हजुर हुन्छ म्याम तपाईँले मेरो धेरै सहायता गर्नु भयो धन्यवाद त्यसको लागि